हेलो अँ भाइ किन कल गरेको थियौ अँह छैन त हजुर अँ गजलडुब्बा जानुपर्छ भनेर भन्नुहुँदै थियो हो अँ गजलडुब्बा राम्रो छ त भाइ उयो गर्न पिकनिक खानुको लागि डुल्नुको लागि पनि मजाको छ जग्गाहरू आजभन्दा म दुईतिन वर्ष अगाडि गएको कि मजाको लाग्यो मलाई त जग्गा अहिले फेरि नयाँ अब कस्तो खालको भयो होला भनेर चाहिँ मलाई पनि हेर्नु चाहिँ मन लागिराखेको थियो अनि ठिकै अब भाइहरू सल्लाह गरेको रहेछ नि त है नजिक पनि हो अब त्यही जाउँ फ्यामि हजुर अन्त अब फेमिली पिकनिक साह्रै टाढो पनि किन जानु भनेर चाहिँ भन्नुहुँदै थियो जुम्न अन्त सल्लाह गरेर अब कतिजना हुन्छ गाडी कसको लाने हो हो कत्रो लाने भ्यानमा त अटाउँदैन होला हजुर उम् उम् अँ अँ भइहाल्छ अब बल्ल बल्ल गएको बेला है अलिक खुला खुला जुम्न किन चेपारोमा जानु ए हजुर हजुर भेट गरेर सल्लाह गरौँ न भाइ आउनु नि एकपल्ट सल्लाह गरौँ ल के के लानुपर्ने हो कसो के के गर्नुपर्ने हो ल अब फोनमा भन्दाखेरि मान्छे नै भेटेर अँ बात गरेको राम्रो नि सल्लाह गर्दै गर्दै गरौल नि हुन्छ भाइ अहिले राखेँ ल अलिक बिजी छु